मैले अस्तिको दिन बजारबाट स्यामसङ्गको चार्जर लिएर आएको थिएँ र त्यसको चाहिँ एकदमै गुणस्तर

मेरो डिभाइसहरूलाई पनि चार्ज गरि हेरेँ त्यसको लागि एकदमै छिटो चार्ज भएको साथसाथै यसको क्वालिटी पनि एकदमै राम्रो भएको रहेछ